अब हाम्रो क्षेत्रमा सबैभन्दा राम्रो उत्पाद दिने अब बाली त नभनौँ तरै पनि धेरै नै उत्पाद दिने चाहिँ सुन्ताला हो अनि सुन्तालाले नै हामीलाई चाहिँ धेरै लाभ पनि दिन्छ अब किनकि अब सुन्ताला रोपनमा अब धेरै नै ज्यादा खर्चहरू गर्नु पर्दैन यसमा अब एकपल्ट रोपेपछि नभनेको पनि त्यसले पाँच दस वर्षमा अब फल दिन्छ अनि अहिलेको समयमा बजारमा सुन्तालाको भाउ पनि धेरै नै बढेर गएको छ यसले यसैले गर्दा हाम्रो हामीले बेच बेच्दाखेरि धेरै नै राम्रो दाम पाउँछौ है अब यसमा अब हिउँदोको समयमा फल्ने गर्छ है अनि टिप्नु पनि यो धेरै नै सजिलो हुन्छ ज्यादा मेहनत लाग्दैन यसलाई रोप्दाखेरि अलिअलि मेहनत लाग्छ अनि यसलाई अब स्याहार्नु पर्ने हुन्छ साह्रै नै अरू अरू फलफुलहरू जस्तो यसलाई ज्यास ज्यादै अब मल जलहरू हालिरहनु पर्दैन स्याहारिरहनु पर्दैन है अन्त फल पनि एकदमै राम्रो दिन्छ